हेलो हेलो हेलो सुन्नुहुँदैछ

हेलो ए तपाईँ रन्जिता दिदी बोल्नुभएको म छिरिङ बैनी बोलेको त्यो त्यही होइन तपाईँको बारेमा चाहिँ मलाई साथीहरूले एक दुईजना साथीहरूले भन्नुभएको थियो कि के अरे तपाईँले एकदम राम्रो बिहाहरूतिर है राम्रो फोटो सुटहहरू गर्नुहुन्छ भनेर सुनेको थिएँ हो त्यही कारण तपाईँलाई मेरो पनि बैनीको चाहिँ के अरे प्रि वेडिङ सुट सुट छ कि त्यसको लागि चाहिँ तपाईँ तपाईँसँग चाहिँ बात मारौँ भनेर हो सुट चाहिँ तपाईँको यो मन्डे हो मन्डेतिर छ हो मन्डे मन्डे गर्नुपर्नेछ हजुर अन्त मन्डे हो गर्नुपर्ने चाहिँ तर अब तपाईँले चाहिँ अब अब कति दिन लाग्छ अब तपाईँलाई त्यो सुट गर्नु चाहिँ है हेलो हजुर हजुर ए अन्त हजुर अनि तपाईँहरू त अब तपाईँले चाहिँ यो सुट मात्रै गर्नुहुन्छ कि भिडियोहरू पनि गर्नुहुन्छ ए हजुर हजुर त्यसो भए अझै अन्त यो तपाईँहरूले यो जुन चाहिँ फोटो सुट गर्नुहुन्छ नि त्यसको चाहिँ अब यो रेटहरू भयो नि अब कसरी चाहिँ गरेर लिनुहुन्छ दिनको लिनुहुन्छ कि एकैचोटि हजुर ए हजुर हजुर हजुर ए हजुर अलिकति मिलाउनु नि त अन्त हामी दुई दिनकै फोटोसुट राख्छौँ नि त है दी ए हजुर हजुर हुन्छ होइन केही सुर्ता नगर्नुहोस् न भइहाल्छ अब अलिअलि त्यो हामीलाई पैसा अब यसो मिलाउनु चाहिँ अलिअलि यताउति मिलाइदिनु चाहिँ पैसा चाहिँ ल अन्त तपाईँलाई म अब एडभान्सहरू पर्छ होला है एडभान्स पनि म तपाईँलाई यो अब मन्डे दिनको तपाईँले भिडियो सुट गर्नु ए यो के अरे सुट गर्नुभयो भने फोटोसुट तपाईँलाई सन्डे सन्डेतिरै तपाईँको एकाउन्ट नम्बर दिनु न तपाईँलाई मैले गुगल पेहरू गरिहाल्छु नि ल सुर्ता नगर्नुहोस् न एक तर फोटोसुट चाहिँ एकदमै राम्रो प्रकारले गरिदिनु होस् न ल एकपल्ट म फेरि मेरो बैनीलाई पनि सोध्छु कि त्यसपछि चाहिँ अन्त फेरि म तपाईँलाई कन्फर्म भएपछि चाहिँ म तपाईँलाई ट्रान्सफर गरिहाल्छु नि एमाउन्ट चाहिँ ल नसुर्ता गर्नुहोस् न त्यसको लागि त हो बैनीलाई चाहिँ एकपल्ट म सोध्छु हो अनि सल्लाह गर्छु त्यसपछि म तपाईँलाई फोन गरिहाल्छु नि है ल हुन्छ है हुन्छ है दी हुन्छ हुन्छ हुन्छ थ्याङ्क्यु हुन्छ थ्याङ्क्यु हुन्छ दिदी है